मैले त्यही अब पुरानो सिक्काहरू जस्तै अब पुरानो नोटहरू भयो टिकटहरू भयो धेरै नै कलेक्सनहरू गर्थेँ र त्यसबाट त्यही मलाई धेरै फाइदाहरू धेरै कुरोहरू सिक्नु अब मैले पाएँ र कुन सिक्काका अब कुन पैसा कहाँ कुन देशको चल्दोरहेछ कुन जग्गाको कुन पैसा रहेछ भन्ने कुरोहरू अब मैले सिक्न पाएँ कुन जग्गामा कुन चाहिँ पैसाको पनि अब मूल्य यति रहेछ भन्ने कुरोहरू अब सिक्नुहरू पाएँ र मलाई एकदमै र अब पुरानो चिजहरू पुरानो नोटहरू पैसाहरू त्यही एकदमै म कलेक्सन गर्नु त्यही एकदमै मलाई मनपर्छ र म कलेक्सन गर्छु एकदमै त्यसबाट त्यही धेरै कुरोहरू सिक्नुहरू पाउँछु अब कुन कुन पैसा कहाँ कुन देशको हो कुन राजाको टाइममा निस्केको कुन गवर्नरहरू हुँदा निस्केको त्योहरू अब एकदमै मैले त्यही त्यसबाट सिक्नुहरू पाएँ चिन्न पाएँ कहाँ कुनको कुन देशको पैसा हो